पहिला पहिला चाहिँ मान्छेहरूले खेतीपाती गरेरै सबै कुरो गर्थे बहिनी नानीहरू पढाउनु आफू खानु सबै कुरो हुन्थ्यो आजभोलि त खेताला पनि पाइँदैन गोरु पनि पाइँदैन खेतीपाती गर्नु साह्रो पर्न थाल्यो त्यही भएर आजभोलि गरिँदैन त्यही भएर जग्गा जमिनहरू बाँझो बस्यो सबै मान्छेहरू बेकारी भएकै यस्तै त हो आजभोलि